दा तपाईँलाई क्यास दिँदा हुन्छ होला मेरोमा त पाँच सौको नोट मात्रै छ चेन्ज छ कि छैन तपाईँकोमा है छ होला दा